पन्ध्र अगस्त उन्नाइस सय सैँतालिस छब्बिस डिसेम्बर उन्नाइस सय सन्तानब्बे पन्ध्र अप्रिल उन्नाइस सय उनानब्बे तिन जुलाई उन्नाइस सय त्रियासी बाह्र मार्च उन्नाइस सय तिस